दार्जिलिङ जिल्लामा पढ्दाखेरि चाहिँ अब त्यहाँतिर त होला होइन तर म यहाँ दार्जिलिङको अन् नभएको कारणले चाहिँ म यहाँ कर्सियङको हो कर्सियङमा त्यस्तो ओल्ड एज त्यस्तो स्वास्थ्य सेवाहरू त छैनन् त्यो स्वास्थ्य सेवाहरू पनि अब हामीलाई चाहिएको छहरू भने चाहिँ हामी यहाँ कर्सियङ बजारै आउनुपर्छ हाम्रो गाउँ गाउँघरतिर त्यस्तो स्वास्थ्य सेवाहरू छैन अनि यो कर्सियङतिरमा ओल्ड एजहरू छैन सो हामीले यो स्वास्थ्य सेवातिर आउनु पर्यो भने चाहिँ अब हामी यहाँ कर्सियङ बजारमै आउनुपर्छ मेरोबाट चाहिँ अब यही छ कि एउटा प्रब्लम चाहिँ अब केही भयोओऱ्यो स्वास्थ्य सेवाहरू सबै यहाँनिरै कर्सियङ बजारमै आउनुपर्छ भनेर चाहिँ